तपाईँको होटल कहाँनिर छ मलाई भोक लागिरहेछ मलाई पास्ता र पिज्जा पठाइदिनु नि अनि एउटा यस्तो कोल्डड्रिङ्क पठाइदिनु यस्तो यहाँ पुग्नु कति टाइम लाग्छ होला बिस पच्चिस मिनट लाग्यो भने मलाई छिटो पठाइदिनु है मलाई भोक लाग्दैछ यस्तो मेरो मेरो घर उलेनबडी हो अनि उलेनबाडी टपलाइन हो यताबाट पुलिस क्याम्पबाट पस्नुहोस् त्यहाँनिर बाटो छ